नेपाली कविमा मलाई मन पर्ने चाहिँ भानुभक्त आचार्य हो उहाँलाई आदिकवि पनि भनिन्छ रामायण रामायणलाई नेपालीमा अनुवाद गर्नाले गर्दा उहाँलाई आदिकवि भनिन्छ किनकि उहाँको त धेरै कविताहरू मन पर्छ तर नेपाली कविमा चाहिँ मन पर्ने भनेको चाहिँ भानुभक्त आचार्य हो